हालैमा मैले दुई तिन दिन अगाडि अनलाइन प्लेटफर्म मिसो नाम गरेको एपबाट एउटा जिन्स राम्रो देखेर अर्डर गरेको थिएँ तर जब यो जिन्स मैले पाएँ यसको लुगाको क्वालिटी नराम्रो थियो अनि धेरै पात्ला थियो अनि यो जिन्स धुँदा अनि यसको रङ सब पानीसँगै बग्दो रहेछ पैसा खर्च गरेअनुसार यो जिन्स राम्रो थिएन म यो जिन्स किनेर एकदमै सन्तुष्ट छुइनँ अबदेखि म यो मिसोबाट नि केही मगाउने छैन अबदेखि बरु अलिक ज्यादा पैसा हालेर म मजाले लुगाहरू आफै चेक गरेर दोकानमा नै किन्ने छु